नृत्यले चाहिँ सांस्कृतिक विभाजनलाई टुक्र्याउने र मानिसहरूलाई एकताबद्ध गर्ने शक्ति कसरी हुन्छ भने जस्तो अब तपाईँले हेरिरहनु भएको हुन्छ होइन अब बाहिर काहीँ गएर वेस्टर्न डान्स गरिरहेको देख्नुहुन्छ त्यो वेस्टर्न डान्स गरेर अब अर्कोले पनि त्यही डान्स सिक्न थाल्छ त्यही डान्स गर्न थाल्छ होइन अनि अब त्यो भयो त्यो पनि एउटा भयो अर्को चाहिँ भयो अब एकपल्ट अब गाना बजेपछि होइन एउटा नाचिरहेको छ सबैजनालाई त्यही त्यस्तै डान्स गरौँ नाचौँ एउटा नृत्य गरौँ भन्ने हुन्छ है त्यही भएर चाहिँ अब यो टुक्र्याउन त मानिसहरूलाई एकबद्ध गर्ने शक्ति चाहिँ नृत्यले चाहिँ त्यसरी गराउँछ